पश्चिम बङ्गालमा विविध संस्कृतिहरू विविधतामा एकता हुँदै बसोबासो गर्ने गरेका छन् यसरी संस्कृति भिन्न भए तापनि यसमा कता न कतै एकता देख्न हामी सक्छौँ जस्तै दुर्गा पूजा बङ्गालीहरूको लागि एउटा ठुलो महुत्त्वपूर्ण चाड हो त्यसै गरी नै जब हामी नेपालीहरूमा मध्ये हेर्छौँ नेपालीहरूले पनि दुर्गा पूजालाई दसैँको रूपमा मनाउने गर्दछ अनि हिउँदोको बेला डिसेम्बर महिनामा क्यारेल हुने गर्दछ जहाँ युवादेखिको लिएर सानो नानी बुढोपाकादेखिको लिएर उनीहरूले यो दिनलाई अति राम्रो ढङ्गले मनाउने गर्दछन्